तपाईँ अहिले जे काम गर्नु हुँदैछ त्यो नै तपाईँको लक्ष्य थियो अहिले म जे काम गर्दैछु त्यो नै मेरो लक्ष्य त थिएन मेरो सानैदेखि चाहिँ मलाई नानीहरूलाई पढाउन म सानो बेलामा पनि के बन्छौ तिमी ठुलो भएर भन्दाखेरि चाहिँ म टिचर बन्छु भनेर भन्थेँ होइन मलाई त पुरा नानीहरूलाई परउनु नानीहरूलाई बुझाएर पढाउनु पुरा मन पर्ने अनि सानैदेखि म चाहिँ अब यो सानै बेलामा पनि किताबहरू आफ्नै किताबहरूलाई चेक गरेर एक्लै टिचर शिक्षक भएर नि एक्टिङ गरेर आफै बोर्डमा लेखेर नानीहरूलाई पढाएकोहरू आफ्नु गुडियालाई अगाडि राखेर नानीहरू बनाएर अनि आफ्नै कपीहरू रातो पेनले चेक गर्ने त्यस्तो मोलाई चाहिँ पुरा रहर थियो मलाई चाहिँ अहिले चाहिँ म खास चाहिँ कार्य चाहिँ के गर्दैछु भने अहिले म यो प्रिन्टिङ प्रेस भनौँ न अब सानो तिनो त्यसमा चाहिँ मैले अन्लाइन गर्नु जस्तै सिएससी सेन्टर होइन अब यो अन्लाइन फर्महरू भर्नुदेखि लिएर मैले यहाँ पनि मान्छेहरू आउँदा चाहिँ ना सबैजनालाई पुरा राम्ररी बुझाएर कति ठाउँमा चाहिँ अब मान्छेहरूलाई चाहिँ यो गर्नुहोस् न त्यो गर्नुहोस् भनेर अफिसमा पुरा हकार्नेहरू गर्छन् म चाहिँ अब जस्तै प्यान कार्डहरू बनाउनु आउँदा पनि आधार कार्ड सबैहरूलाई चाहिँ अब बुझाएर नठग्नु है अरूलाई बुझाएर मैले सबै राम्रो प्रकारले भन्छु मेरो इच्छा चाहिँ खास टिचर बन्छ मेरो अब सासु पनि एउटा गुरु हुनुहुन्छ गुरु टिचरै हुनुहुन्छ उहाँ रिटायर हुनु भइसक्यो अनि मेरो यहाँ ससुराले पनि अब दुईवटा स्कुलको लागि खोलेर ल्यान्डहरू डोनेट गरेर स्कुल खोल्नुभएको छ यो चाहिँ गभर्मेन्ट स्कुल हो अब मैले चाहिँ खास यो ट्रेनिङहरू पनि गरेँ मोन्टेसरी ट्रेनिङ गरेँ त्यो गरेर अब मैले चाहिँ आफैले स्कुल खोल्छु भनेर मैले बिचार पनि गरेको थियो तर अब अभागी भन्नु कि अब भाग्यले साथ नदिएको भन्नु कि यो खोल्ने सालमा नै कोभिड भएर मैले त्यसपछि चाहिँ यो आइडिया चाहिँ ड्रप गरिदिए अब यो कोभिडले गर्दा चाहिँ हामीलाई पुरा समस्याहरू परेर चाहिँ मैले स्कुल पनि खोल्न सकिनँ त्यसको लागि भन्नु भने प्रुप् पुरा प्रिपेर पनि गरेको थिएँ ट्रेनिङहरूदेखि लिएर मटेरियलहरू हाम्रो यो स्टडिस् स्टडी मटेरियलहरू सबै नै मैले तयार गरेको थिएँ अब हुन सक्छ कि भविष्यमा मैले एउटा सानो स्कुल खोलेर नानीहरूलाई पढाउने मौका पाउँछु होला मैले घरैमा पनि कतिजना फ्रीमा कतिजाना नानीहरू दुई तिनजना नानीहरूलाई फ्रीमा पहिला घरैमा पनि मैले उनाहरूलाई पढ पढाए यो गभर्मेन्ट स्कुलमा पढाने नानीहरूलाई सानो साना थिएँ तिनीहरूलाई पनि मैले पढाएर पुरा बुझाउन मैलाई मलाई चाहिँ घोक्नु बिद्या भन्दा पनि बुझाएर सम्झेर पढोस् जस्तो लाग्छ अहिले पनि म आफ्नो नानीलाई आफै पढाउछु होइन ट्युसनहरू राख्दिनँ उसलाई म भन्छु कि घोकेर चाहिँ नपढ्नु बुझ्नु त तिमीले अहिले बुझ्यो भने तिमीलाई पछि भविष्यमा पनि एकदमै काम लाग्छ तिमीलाई सजिलो पनि हुन्छ भनेर भन्छु उ मेरो पढाई पढेको कारण यो पालि क्लास फस्टको अवार्ड पनि पायो खु धेरै खुसी लाग्यो कि मैले अब स्कुलमा पनि टिचरहरूको धेरै योगदान छ मेरो मैले पढाएर मात्रै ऊ क्लास फर्स्ट आएको भन्न चहादिनँ कि होइन धेरै योगदानहरू छ अनि पढ्ने नानीहरू भनेको कस्तो हुन्छ भने यो पढ्ने इच्छा गरेर पनि नबुझाइदिने टिचरहरू अभिभावकहरूले नबुझ्ने हुन्छ त्यस्तो भयो भने नानीहरूको त्यो इन्ट्रेस्टै हट्दै जान्छ पढाइमा सो पढाइलाई कसरी रमाइलो गर्नु कसरी इन्ट्रेस्टिङ पाराले पढाउनु भन्ने चाहिँ त्यो मलाई त्यस्तो लाग्छ सोच लाग्छ मेरो होइन नानीहरू राम्ररी पढोस् बुझेर पढोस् भन्ने छ त्यो घोकेर पढेर केही फायदा छैन म अनि अब यो लक्ष्य त अब मेरो भविष्यमा अब टिचर बन्ने लक्ष्य चाहिँ पुरा हुन्छ कि भन्ने आशा गर्दछु अहिलेको पनि मलाई मैले फेरि पढाइहरू चाहिँ ग्र्याजुएसनहरू चार बर्षको गरेको थिएँ आइटी फिल्डमै गरेकोले कारणले पनि होला अब अब अलिअलि वेबसाइटहरू बनाउनुदेखि लिएर डिजाइनिङहरू गर्न अब तिर पनि इन्टरेस्ट छ मलाई अनि डिजाइनिङहरू आफै गर्छु म आफ्नो दोकानको काममा पनि होइन कार्ड डिजाइनिङ वेडिङ कार्ड डिजाइनिङहरू हुन्छ कि अब भिजिटिङ कार्डहरू डिजाइनिङहरू गर्छु अब यो इन्ट्रेस्ट मेरो आइटी फिल्डमा पनि छ र पढाउनु टिचर बन्नमा पनि छ दुवैतिर छ तर अब अहिले चाहिँ फिलहाल म आइटी फील्डतिरै नै छु भनौँ न डिजाइनिङहरूमा अब पछि गएर चाहिँ अब हुन सक्छ म एउटा सानो स्कुल खोलेर मेरो अर्को लक्ष्य पनि पुरा गर्न सक्छु भनेर है त्यही नै छ अहिले त अब खुसी नै छु अहिले जे छ त्यसमै आइटी फिल्डतिरै भनौँ या मेरो यो सानो दोकानमा मैले यो प्रिन्टिङ प्रेस जस्तै खोलेर होइन चल्दैछ अहिले अब टिचर अब घरैमा पनि ट्युसन पढाउ कि भनेर पनि बिचार गर्दैछु साना साना नानीहरूलाई है म म नानीहरूको चाहिँ बेस् राम्रो हुनु पर्छ भन्ने मेरो बिचार छ बेस राम्रो भयो भने चाहिँ ठुलो भएर उनीहरूलाई केही पनि समस्या हुँदैन सानोमै बेस राम्रो छैन बुझिएको छैन क नै बुझेको छैन भने तपाईँहरूले कसरी चाहिँ लेख्नुहुन्छ ल भन्नुहोस् त क बुझेपछि मात्र तपाईँले अब यो एउटा कथा लेख्नु सक्नुहुन्छ क बाट कथा त्यही भन्न चाहन्छु म अहिलेलाई हुन्छ धन्यवाद